हलो नमस्कार

ए हजुर तपाईँको नानी चाहिँ हरेक विकमा चाहिँ एउटा स्पोर्ट्स गेम्स् हुन्छ है त्यतिखेर चाहिँ तपाईँको नानी एकदमै राम्रो फुटबल राम्रो खेल्दो रहेछ अनिखेर हामी सबै स्टाफहरू मिलेर चाहिँ उहाँलाई चाहिँ छनौट गरेका छौँ स्कुल टिमबाट चाहिँ यो जुन चाहिँ यो गान्धी जयन्तीको दिन चाहिँ हामीले खेलाउने भएका छौँ टुर्नामेन्ट अनिखेर त्यस टुर्नामेन्टमा चाहिँ हाम्रा दार्जिलिङ क्षेत्रका चाहिँ बाहिरबाट पनि ठुलो ठुलो कोचहरू आउनुहुनेछ र उहाँहरूले दुईजना तिनजना चाहिँ स्पोर्टस् प्लेयरहरूलाई चाहिँ उहाँहरूले फुटबल प्लेयरहरूलाई चाहिँ उहाँहरूले अर्को जुन चाहिँ इन्टरनेसनलको लागि चाहिँ लानुहुने रहेछ र त्यो ट्राइलको लागि लानुहुने रहेछ त्यही भएर तपाईँको नानी एकदमै राम्रो छ खेल्नुमा अनि खेरी त्यसैकारणले चाहिँ गान्धी जयन्तीको दिन चाहिँ हामीले टुर्नामेन्ट अर्गनाइज गरेको छु अर्को स्कुलसँग एनपी स्कुलसँग अनि खेर चाहिँ तपाईँको नानीलाई पनि हामीले छनौट गरेर चाहिँ स्कुल टिममा राखेका छौँ हजुर यसको लागि चाहिँ हामीले राज्य स्तरको लागि राज्य स्तरहरूको लागि चाहिँ छनौट हुन्छन् अनि खेरि पुरा अरू स्कुलहरूबाट पनि छनौट गरेर चाहिँ एउटा फुल टिम सोह्र सत्रजनाको टिम बनाएर चाहिँ राज्य स्तरको लागि चाहिँ हामी पठाउने छौँ प्यारेन्ट्सहरूले चाहिँ तपाईँको त्यस्तो डरलाग्दो व्यवस्था चाहिँ मिलाउनु पर्दैन वहाँहरूलाई अलिकति त्यो फुटबल किट्सहरू मात्र उपलब्ध गराइदिनुभए हुन्छ अरू सबै स्कुलले नै प्रोभाइड गर्नेछ हुन्छ हुन्छ धन्यवाद